पश्चिम बङ्गालमा विभिन्न भाषा बोल्ने र विभिन्न धर्मका मानिसहरू छन् र यसमा तपाईँको त्यही भएर यो विभिन्न मानिसहरू भएकोले गर्दा नै विभिन्न प्रकारको विभिन्न पर्व अथवा विभिन्न चाडहरू मनाइन्छ र यसमा अब हाम्रो नेपालीको हेरौँ भने दसैँ तिहार रक्षाबन्धन चैते दसैँ माघे सङ्क्रान्ति यस्ता विभिन्न चाडहरू मनाउँछौँ हामी र हामी नेपालीहरूको चाड मात्र नभएर पश्चिम बङ्गालमा मुस्लिम्स छ कति बाहिरबाट बिहारीहरू आदिवासी अरू थुप्रै जात धर्म लिएर आएको मानिसहरू छ जसमा कि मुस्लिमहरूको ईद भयो होली भयो र यता अर्को क्रिसुम क्रिस्चियनहरू पनि छ क्रिस्चियनहरूले गर्दाखेरि यहाँनिर क्रिसमसहरू पनि धुमधामले मनाइन्छ र मलाई याद भएकोमा हिन्दूहरूमा सबैभन्दा भव्यसँगले सबैभन्दा भव्यसँगले मनाइने फेस्टिभल भनौँ चाड भनौँ त्यो चाहिँ मलाई लागेको दुर्गापूजा हो दुर्गापूजा चाहिँ वेस्ट बङ्गालमा एकदमै धुमधामसँगले मनाइन्छ र दुर्गापूजा भएपछि त्यसको बादमा अर्को धुमधामसँग मनाइने फेस्टिभल भनेको मलाई होली पनि हो जस्तो लाग्छ र मलाई होलीमा एकदमै रमाइलो पनि लाग्छ किनभने फेस्टिभल अफ् कलर्स भन्छ त्यही भएर मान्छेहरू विभिन्न रङ हातमा लिएर विभिन्न चिन्ने अथवा नचिन्ने मानिसहरू सबैजना मिलेर यो फेस्टिभललाई मानिन्छ र यति मात्र नभएर तपाईँको छठपूजाहरू हुन्छ यात्रा कतिवटा त्यति साह्रो ठुल्ठुलो पाराले मनाइँदैन र पनि हाम्रो यो माघे सङ्क्रान्तिमा तरुलहरू खाएर सबै घरमा पोलेर खाएर यसरी पनि सानो सानो पाराले पनि मनाइन्छ र यस्तै कतिवटा फेस्टिभलहरू छ जो मलाई याद पनि छैन कतिवटा मलाई याद नभएको अब फाल्टो धर्मका अथवा फाल्टोमा जग्गाबाट आएका मानिसहरूले मनाउँछ यहाँनिर तर मलाई याद छैन र यति नै भन्दै मेरो हप्ता बितिसक्दछ